र म चाहिँ यतातिर क्लबहरू छैन एउटा जुनकिरी छ त्यहाँदेखि नयाँ नयाँ मुभीहरू छ है त्यहाँनिर डीजेहरू पनि छ अनि यतातिर चाहिँ प्राय जस्तो चाहिँ हाम्रो त्यानिर फुटबलहरू हुन्छ है अनि हाम्रो चाहिँ यता चाहिँ प्राय थेटरहरू कम्ति छ रेस्टुरेन्टहरू छ जहाँनिर मान्छेहरू चाहिँ कफी चियाहरू खानु जान्छ है त्यहाँ देखि आफूलाई रिफ्रेस गराउनु जान्छ नि हाम्रो चाहिँ यता प्राय जसो उयो हुन्छ

जस्तो तामाङ ल्होसारहरू हुन्छ भोटे ल्होसारहरू हुन्छ है मन्छेरू त्यहाँ पनि धेरै इन्जोय गर्छ दसैँ दिवाली भन्यो अरू धेरै उयोहरू कल्चरहरू छ त्यसमा मान्छेले धेरै इन्जोयहरू गर्छ त्यहाँदेखिको अरू फिफ्टिन अगस्तहरू हुन्छ है मान्छेले त्यहाँनिर धेरै इन्जोइमेन्टहरू गर्छ धेरै त्यहाँनिर पनि धेरै इन्जोयहरू गर्छ फुटबल म्याचहरू हुन्छ है त्यहाँनिर मान्छेहरूले मेचमा कम्पिटिसनमा जितेर फाइनलमा गएर त्यहाँदेखिको फिफ्टिन अगस्तमा फाइनल पनि हुन्छ त्यहाँनिर जित्छ पनि है अरू पनि धेरै त्यस्तोहरू हुन्छ रेसटुरेन्ट धेरैहरू छ त्यहाँदेखि मान्छेले आफुले आफुलाई रिफ्रेस गराउनु है त्यहाँनिर त्यस्तोहरू गर्दै जान्छ